हजुर मैले चाहिँ धेरैपल्ट नृत्य प्रगतिमा चाहिँ मैले धेरैपल्ट उयो गरेको छु म सधैँभरि सानैदेखिको म नृत्यमा चाहिँ मेरो धेरै रुचि छ म सानैदेखिको नाच्दैआएको हो म स्कुलमा गाउँघरमा अब सरस्वती पूजाहरू भन्छ त्यस्तोतिर यस्तोतिर सबैतिर मैले चाहिँ अब नृत्यमा चाहिँ धेरैपल्ट अब्बल आएर चाहिँ मैले धेरै नामहरू कमाइसकेको छु अहिलेसम्म अन्त हिजोअस्ति पनि मैले नाम उयो नृत्य गरेर मैले फर्स्ट प्राइजको उयो पाएको थिएँ मलाई धेरै उयोमा स्टेजमा बोलाएर उनीहरूले खदाहरू अर्पण गरिदिँदाखेरि मेरो मेरो बाबुआमाको छेउमा बुबाआमाको छेउमा ताली मारेकोले गर्दाखेरि ताली मारेर खदाहरू लगाइदिएर मलाई धेरै अब एकदमै उयो फिल भएको थियो धेरै राम्रो उयो भएको थियो त्यति बेला म सानैदेखिको म सानैदेखिको भन्दा पनि अब छ सात सालदेखिको चाहिँ मेरो अब नृत्यमा चाहिँ उयो गर्नुथालेको मैले सानैदेखिको नाच्नुथालेको मलाई यसमा नृत्यमा चाहिँ धेरै उयो छ पुरा रुचि छ म डान्स क्लास नृत्यमा पनि म नृत्य यसमा पनि म अब पुरा सिक्थेँ डान्सहरू सिक्थेँ र मैले जुनै पनि उयो प्रतियोगिता हुन्थ्यो गाउँघरमा सबैतिर मैले उयो गर्थेँ म एउटा पनि उयो छोड्दिनँ थिएँ यसको लागि चाहिँ नृत्यको लागि चाहिँ एउटै पनि उयो छोड्दिनँ थिएँ सबैतिर गएर नाच्थेँ र मलाई स्कुलतिर पनि अब्बल आउँथेँ म कहिले फर्स्ट कहिले सेकेन्डहरू हुन्थेँ म उनीहरूले मलाई धेरै उयो गर्नुहुन्थ्यो खदाहरू लगाइदिनु हुन्थ्यो वरिपरि बसेको मान्छेहरूले मलाई चिन्नुहुन्छ सबैले उयो यो बैनी त कति राम्रो नाच्छ भनेर धेरै मलाई सबैले चिन्नु भइसकेको अ अब अहिलेसम्ममा त जसरी अब राम्रो उयो गरेर मलाई अब अरू भन्दा पनि अहिलेको यो अहिलेको नानीहरू त अब उयो मोडलहरू भइसकेको छ तिनीहरूलाई कस्तो कस्तो डान्सहरू हुन्छ तर मलाई चाहिँ क्लासिकलहरू चाहिँ नेपाली नेपाली उयसतिर चाहिँ मारुनीहरूतिर मलाई धेरै मनपर्छ त्यसमा नाच्नु अब अहिलेको भन्दा पनि अब पहिलाको गानातिर नाच्नु चाहिँ मलाई धेरै रुचि छ अब अहिले त अब अहिलेको जस्तो चाहिँ म नाच्न सक्दिनँ होला किनभने अहिलेको मोर्डन जमानाको जस्तै हिपअप गाना भयो त्यस्तोतिर चाहिँ म नाच्न सक्दिनँ तर म पहिलाको अब पहिल्यैदेखि उयसमा नेपालीतिर नेपाली मारुनीतिर नाच्ने भएकोले गर्दाखेरि चाहिँ म पहिल्यैदेखिको यस्तैमै रुचि छु म र अब आउँदो दिनमा पनि मलाई यसरी नै भगवानले उयो गर्नुहुन्छ भन्ने चाहिँ मलाई धेरै ठुलो उयो बनाइदिनु सक्नु बनाइदिनेछ मतलब म धेरै यसले गर्दाखेरि नै म आफ्नो फ्युचरमा गएर चाहिँ अब धेरै उयोहरू नामहरू कमाउँछु धेरै राम्रो गर्ने मेरो इच्छा छ